मलाई विशेष पकाउन र खानको लागि बिशेष भेरिएसन भन्नु पर्दाखेरि एउटा विशेष तपाईँले खानेकुरामा हेर्नुभयो भने सुँगुरको मासु तपाईँको धेरै असल बनाएको सुँगुरको मासु भनेको यस्तो मासु हो जस्तो मलाई मन पर्ने भेरिएसन भनेको चाहिँ एउटा सुँगुरको पनि भेरिएसन छ रातो मासु सेतो मासु अनि रातो मासु चाहिँ मलाई एकदम असल लाग्छ किनभने रातो मासुको तपाईँले जिउ पनि बिगार्दैन अनि त्यहाँदेखि तपाईँले हाल्नुभयो भने तपाईँले सागहरू हाल्नुभयो भने अझै मिठो हुन्छ सुँगुरको मासु अनि तपाईँले अझै हेर्नुभयो भने त्यहाँनिर अब अझै अर्को कुरा खानु पकाउने कुराहरू गऱ्यौँ भने सु गोरुको मासु गोरुको मासु भनेको यस्तो कुरा हो त्यो चाहिँ जस्तै एउटा टिबीको मान्छेले पनि खान्छ टिबीको मान्छेले किन खान्छ गोरुको मासु यस्तो इनर्जी दिन्छ त्यसले एउटा सहनशक्ति एउटा गोरुको मासु खाँदाखेरि चाहिँ एउटा बलियो हुने त्यो क्षमताहरू दिन्छ अनि एउटा कस्तो भने एउटा तागतिलो तागतिलो कुरा हो गोरुको मासु चाहिँ त्यसले तपाईँ खानुभयो भने असर हेल्थहरू असर हुन्छ अनि त्यो चाहिँ मलाई पकाउने र खाने त्यो पनि असल कुरा हो किनभने अब तपाईँले अरू कुरा हेऱ्यो भने मलाई एकदम मन पर्ने कुरा भनेकै अब खसीको मासु हो खसीको मासु चाहिँ कस्तो खालको मासु भन्दाखेरि चाहिँ त्यो मासु पनि तपाईँको भेरिएसन छ जस्तो प्रेसरको मान्छेले खानु हुँदैन मलाई म एकदम छेत्रीको छोरा भएर खसीको मासु पनि खानु मन लाग्छ सुँगुरको मासु पनि खानु मन लाग्छ किनभने यो खानु पर्नेको कुरा मान्छे छुट्ट्याएको हो तर मान्छेले छुट्ट्याएको हो तर त्यो धर्मले छुट्टाको होइन भन्न चाहन्छु अनि जति पनि अझै मलाई पकाउने पकाउने कुराहरू भनेको ससेज जस्तै सुँगुरको ससेजहरू पकाउनु र सुँगुरको ससेजमा हालेको धेरै त्यो अर्ग्यानिक कुराहरूमा पकाउनु खानु त्यो कुराहरू असल मिठो लाग्छ अनि मलाई अझै अरू जति पनि तपाईँको नयाँ नयाँ कुराहरू हुन्छ जस्तै बर्गरहरू बनाउनु त्यस्तो कुराहरू पकाउनु खानुमा धेरै मिठो हुन्छ जस्तै भेरिएसन हुन्छ पकाउने पनि तपाईँको धेरै धेरै तरिका हुन्छ तपाईँले कस्तो प्रकारले पकाउनुहुन्छ या सादा पकाउनुहुन्छ या तपाईँले मसालाहरू असल हालेर पकाउनुहुन्छ या तपाईँले होटेल स्टाइलले पकाउनुहुन्छ पकाउने पनि धेरै धेरै भेरिएसन हुन्छ तर कसरी पकाउनुहुन्छ अनि तपाईँले त्यसलाई कसरी पकाएर एक्सप्रेस गर्नुहुन्छ कसरी निकाल्नुहुन्छ तर त्यो तपाईँकै माथि छ तर धेरै धेरै भेरिएसनमा पकाउनुभयो भने तपाईँले नयाँ नयाँ आइडिया सिक्दै जानुहुन्छ अनि नयाँ नयाँ कुराहरू सिक्दै गयो भने तपाईँ नयाँ नयाँ एक्सपिरियन्सहरू हुँदै जान्छ